म बाख्राकोट जलपाइगुडी बस्छु यहाँको कलाहरू चाहिँ थुप्रो छ कसैले डोको बुन्छ कसैले नाङ्लो कसैले खोसेलाको पिरा गुन्द्री डोको नाम्लो थुन्से सबै छन् यहाँको कलाहरू यहाँ कोही फेरि ठुल्ठुलो कलाकार मूर्तिकार चित्रकारहरू पनि हुन्छ अमीर सुन्दास चाहिँ सबभन्दा ठुलो चित्रकार हुनुहुँदोरहेछ ठुल्ठुलो मूर्तिहरू बनाएर कहाँ कहाँ पठाउनुहुन्छ चिन्दोरहेछ काका उहाँलाई चाहिँ जलपाइगुडी कहाँ कहाँ कलकत्ता दार्जिलिङ सबैको मान्छेले चिन्दोरहेछ उहाँ गीतहरू पनि लेख्नुहुँदो रहेछ गाउनु पनि हुँदोरहेछ अमीर सुन्दास चित्रकार हुनुहुँदो रहेछ उहाँ चाहिँ